नर्बु दाजु तपाईँकोमा पाँच सौ रुपियाँको चेन्ज हुन्छ होला हेर्नु मेरो त जिपे नै चलेको छैन कि अन्त चाहिँ यो गाडी भाडा दिनुपर्ने थियो हेर्नु न जिपे नै चलेन अन्त चाहिँ म तपाईँलाई खुल्ला गरेर दिउँ भनेर सोचेको थिएँ हो खुल्ला भएको भए चाहिँ राम्रो हुन्थ्यो मैले जिपेबाट चल्दै नचलेर चाहिँ तपाईँलाई भनेको थिएँ हुन्छ होला खुल्ला